हेलो हो त

लौ के भयो त हौ अन्त मैले त सबै ब्रान्डेड कन्पनीको ल्याएर जोडिदिएको थिएँ जोडिवरि सबै पानी चालू गरिकन देखाइकन म त फर्केर आएको थिएँ त के भयो त हौ के कसरी बिग्रेको कारण के नानीहरू त ले त चलाएन के त्यो सबै भाँच्चिएको छ कि वासरहरू नलागेको वासर निक्लेको छ कि के भएछ कुन्नि पानी नै पानीमा पास ए म त यहाँ अर्काको घरमा पो एउटा माथि काम गर्दैछु कि अब त्यो आज सके आज सक्छु होला आज सकेर भोलि पनि अर्को ठाउँ बुकिङ छ पर्सी मात्रै भ्याउँछु त म त ल ल म आएर हेरिदिन्छु नि हेर हेरेर के के ल्याउनुपर्छ म लेखिदिन्छु कि त्यो स सब पार्ट्सहरू लिएर आउनु म फिटिङ गरिदिइहाल्छु नि ए त्यसो भए त त्यो भो भोलि पर्सी आएर सामानहरू के के बिग्रेको छ लेखेर लगेर मात्र ल्याउनु पऱ्यो नि त मैले यताबाट के लिएर आउनु के के बिग्रेको छ याद भएन नि त ए ल ल ल ल फेरि म आएको बेलामा चाहिँ घरमै बस्नुपर्छ है यताउता गयो भने फेरि म बोलाइरहदिनँ नि त्यहाँ अँ हुन्छ नि म बनाइहाल्छु नि केही छैन मिल्दै त मिल्दैन आज त भ्याउँदै भ्याउँदिनँ म यहाँ अहिले सकेर म घरमा जाउँ भन्दैछु अहिलेसम्म सकेको छुइनँ यहाँ गरिरहेको छु कामै गरिरहेको छु हुन्छ हुन्छ हुन्छ ल ल ल ल हुन्छ हुन्छ हुन्छ ल ल ल हुन्छ हुन्छ बनाइदिइहाल्छु नि म आएपछि त अँ ल ल ल